हाम्रो गाउँमा कसैले हातखुट्टा भाँच्यो भने सबसे पहिले त हामीले त्यो मान्छेलाई सिधा जग्गामा सुताइन्छ र त्यसको साफ सफाई गरिन्छ अनि त्यसपछि जसले गाउँमा अलिक जानेको हुन्छ उसले दवाई हल्दी चुना पकाएर त्यसलाई लेप लगाइन्छ त्यसपछि बाँसको बाँसको भाटा बनाएर त्यसलाई बुनेर त्यसको वरिपरि मज्जाले नहल्लिने पाराले बाँधिन्छ र त्यसपछि त्यसलाई बिस एक्काइस दिनसम्म नहल्लाइकन सिधा खुट्टा पारेर या हात गरेर राखिन्छ र त्यसपछि त्यसलाई बिस एक्किस दिनपछि खोलेर हेरिन्छ कि त्यसको ह उयो हर्कत कस्तो छ र अलि राम्रो भएछ भने ठिकै छ छैन भने त्यो लेपलाई निकालिन्छ र भएको छैन भने दुबारा लगाइन्छ यति गर्दा पनि भएन भने त्यसपछि हामी गाउँदेखि सहरमा लगेर त्यो व्यक्तिको उपचार गराइन्छ